हाम्रो त यहाँनिर स्थानीय देउता त छैन तर हाम्रो यहाँ धे आफ्नो आफ्नो जात आफ्नो आफ्नो धर्म मनाउनेहरू छन् कोही कोही बुद्धिस्ट कोही ब्रह्मा कोही यता साईको कति क्रिस्चियन त्यसले गर्दा हामी आफ्नो आफ्नो धर्म आफू आफै मनाउँछौँ त्यसैले गर्दा हामी चाहिँ साईको मन्दिरपट्टि गएर पूजा गर्ने गर्छौँ